हजुर हजुर भन्नुहोस् मेरोमा आइफोन फोर्टिन प्रो छ भिभो छ अनि स्यामसङ त्यहाँदेखि लाभाको ओप्पो अहिले अलिक चल्दो राम्रो चाहिँ रियलमीको टेन प्रो म्याक्स त्यसको सताइस हजार अब अलिक कम्ती रेन्जमा हो भने चाहिँ स्यामसङको आएको छ एउटा फोन त्यसको चाहिँ तपाईँको सत्र हजार जस्तो पर्छ के थर्टिन हो तपाईँले इएमआईमा हुन्छ तपाईँले डाउन पेमेन्ट चाहिँ पाँच हजार दिनुपर्छ मन्थली इएमआई तपाईँले तपाईँको पर्छ बाह्र सौ रुपियाँ त्यो तपाईँले अब महिना मर्नेबित्तिकै टक्कै एक तारिक चाहिँ अँ हालिदिनु पऱ्यो ब्याङ्कमा अब यो इएमआई चाहिँ बजाज फाइनेन्सले गरेको हो नि त त्यसले गर्दा चाहिँ अब ब्याङ्कबाटै काटिन्छ अन्त सत्र हजारको चाहिँ राम्रो छ फिचर्सहरू अब तपाईँको फिफ्टी फिफ्टी मेगा पिक्सलको क्यामरा छ तपाईँको सिक्स जिबी ऱ्याम त्यहाँदेखि इन्टरनल मेमोरी चाहिँ एक सौ अठाइस जिबी यसमा इयरफोन पाउँदैन तपाईँले मल्टी र फ्ल्यास चार्जर चाहिँ पाइहाल्छ अब कलर तपाईँको कुन चाहिँ कलरमा लिनुहुन्छ ब्ल्याक ब्लु पिङ्क त्यो अब अहिले नर्मल फोन अब सानो अब नर्मल फोन लिनुहुन्छ भने अब टेक्नोको फोन आएको छ टेक्नोको त जस्ट आठ हजार रुपियाँ मात्रै पर्छ फाइभ जी हो अन्त त्यो चाहिँ अब ए तपाईँको सिक्सटी फोर इन्टरनल छ थर्टिन मेगा पिक्सल क्यामरा ब्याट्री ब्याकअप फाइभ थाउजन्ड एमएचको हो त्यसमा पनि फास्ट चार्जर दिइहाल्छ तर तपाईँले किन्नुभयो भने चाहिँ यही अब रियलमीको किन्नुहुन्छ या स्यामसङको किन्नुहुन्छ क्वालिटी चाहिँ स्यामसङको पनि राम्रै छ अब खै अहिले फिलहाल त बेस्ट क्वालिटी स्यामसङ नै चल्दैछ हुन्छ हुन्छ भोलितिर आउनू नि ल म अहिले कस्टमर ह्यान्डल गर्दैछु कि अहिले राखेँ